अब कालिम्पोङ जिल्लामा पर्ने पौराणिक ज्ञात अब कथाहरू त मलाई साह्रै याद छैन है अब त्यही अब सुनेको भरमा बुझेको भरमा है भन्छु म चाहिँ अब जुन यो गेबु लेप्चा गेबु आच्योक भन्ने एउटा जुन यो लेप्चा किङ है थियो है अन्त यो दलबहादुर गिरी अँ जङ्गा जङ्गवीर सापकोटा

डम्बर डम्बरसिंह डम्बरसिंह गुरुङ है यो यिनीहरू चाहिँ धेरै ठुलो भूमिका छ यो र जुन यो हाम्रो भारत स्वतन्त्रको उयेसमा यिनीहरू धेरै खटिएको छ यो जुन तिनजना है अन्त हाम्रो यो जुन कालिम्पोङ जिल्लामा पहिला पत्रिकाको सुरुआत चाहिँ हाम्रो गोर्खे खबर पत् कागज पत्रिकाद्वारा सुरू भएको हो है यो चाहिँ हाम्रो लागि एकदम इन्पोटेन्ट छ हाम्रो लागि चाहिँ त्यति नै हो